मलाई बाइकिङ गर्नु चाहिँ साह्रै राम्रो लाग्छ र बाइकिङ गर्दाखेरि चाहिँ आफूलाई एउटा रिफ्रेस पनि हुन्छ र बाइकमा यता घुम्न जाँदाखेरि पुरै पिस आफूलाई राम्रो फिल हुन्छ बाइकिङ गरेर नै मान्छेले के गरिसक्यो है बाइकिङमा र भ्लग बनाएर नै मान्छे कहाँ पुगिसक्यो र त्यो एउटा आफ्नो काम पनि हुन्छ बाइकिङबाट पैसा पनि कमाइन्छ है भ्लग बनाएर हालेर यसरी मान्छेले आफूलाई चिन्नु पनि थाल्छ यति राम्रो बनाउँछ भिडियोहरू है यसरी बाइकिङमा चाहिँ धेरै राम्रो कुराहरू हुन्छ र बाइकिङ गर्दाखेरि चाहिँ राम्ररी जग्गाहरू हेरेर है बिस्तारी कुदाउनु पऱ्यो आफ्नै तरिकाले बिस्तारी हिँड्नु पऱ्यो मान्छेहरूलाई देखाउनुको लागि बाइकिङ गर्दाखेरि चाहिँ कहिलेले स्पिड चलाउनु हुँदैन आफ्नो त्यो ज्यान जोखिममा लाएर कहिँले चलाउनु हुँदैन त्यसरी लिमिटमा हिँड्नु पर्छ र त्यो लिमिटमा हिँड्दाखेरि चाहिँ आफूलाई राम्रो रिफ्रेस पनि हुन्छ है राम्रो पनि हुन्छ बाइकिङ चाहिँ त्यस्तै हो रिफ्रेसमेन्टको लागि चाहिँ बाइकिङ धेरै राम्रो कुरा हो र बाइकिङ गर्दाखेरि चाहिँ कहाँ कहाँ यसरी साथीहरू मिलेर है बाइकमा बाइकिङ गरेर घुम्नु जाँदाखेरि धेरै राम्रो हुन्छ र त्यसरी बाइकिङ चाहिँ एउटा यस्तो जरिया हो कि आफूलाई केही नराम्रो लागेको है कस्तो फिल भइरहेको भने चाहिँ बाइकिङ गऱ्यो भने चाहिँ धेरै राम्रो हुन्छ र बाइकिङ चाहिँ यस्तो हो जब प्लेन प्लेन साइडमा धेरै गरम हुन्छ यो सिलगढी सिलगढी साइडतिर हेभी गरम हुन्छ पुरा गरम हुन्छ र त्यो साइडतिर बाइकिङ गर्नु अलिक मजा पनि आउँछ एक प्रकारले त्यसमा प्लेनमा भएर अलिक शीतल फिलहरू हुन्छ र यता प्लेन साइडमा हाम्रो यता हिल साइडमा चाहिँ पुरै जाडो हुने सिन जाडो हुन्छ बाइक चलाउनु अलिक निकै साह्रो पर्छ र हिल साइडमा चाहिँ हाम्रो ता ट्रनहरू अलिक साह्रो खालको हुन्छ र बाइकिङ गर्नु पनि अलिकति साह्रो पर्छ र त्यो जग्गामा र प्लेन साइडमा चाहिँ सजिलो पर्छ जस्तै पुरै प्लेन भएर भएको कारणले गर्दा खेरि हामीलाई बाइकिङ गर्नु पनि सजिलो पर्छ यस कारणले बाइकिङ चाहिँ धेरै राम्रो हुन्छ बाइकिङ गर्नु चाहिँ राम्रो हो र बाइकिङले रिफ्रेसमेन्ट पनि ल्याउँछ र प्लेन साइडतिर बाइकिङ गरेको राम्रो हो र घुम्नु जाँदाखेरि बाइकिङ गर्नु त्यसरी राम्रो हुन्छ बाइकिङले र यो हिल साइडतिर चाहिँ त्यही ट्रनहरू चाहिँ अलिक साह्रो हुन्छ र बाइकिङ गर्नु अलिकति मुश्किल पर्छ सबैलाई है त्यही भएर चाहिँ राम्ररी चलाउने भएर बाइकिङ गर्नु एउटा रिफ्रेस हो एउटा रिफ्रेसमेन्ट हो बाइकिङ गर्दाखेरि आफूलाई एउटा राम्रो फिल पनि हुन्छ धेरै मज्जा पनि आउँछ